विशेष गरेर है अब कालिम्पोङ जिल्लालाई हेर्दा है यहाँका मानिसहरूले दैनिक रूपमा अब सामना गर्नुपर्ने अब चुनौतिहरू है भन्नुपर्दा खेरि धेरै समस्याहरू छ कालिम्पोङ जिल्लामा है हाम्रा मानिसहरूले विशेषगरि त पिउने पानीको समस्या है पिउने पानीको समस्या यति धेरै बढेर गएको छ है भन्नुपर्दा यति रुखो भएको छ जस्ट भन्नुपर्दा गर्मी महिनामा विशेष गरि है सुकाउरो लाग्दछ है सुकाउरो लाग्दा त झन अब पानीको समस्या एकदमै बढेर जान्छ है र दोस्रो के छ भन्दाखेरि है यस हाम्रो मैला फ्याँक्ने जग्गा है जुन चाहिँ चाहिँ हामीले भनिन्छ वेस्ट डिस्पोजल है विशेष हाम्रो म्युन्सिपालिटी है एउटा जग्गा छ है कालिम्पोङको त्यो जग्गामा है एउटा मैला फ्याँक्ने जग्गा भन्नु है भन्नुपर्दा खेरि विशेष तपाईँको प्रपर एउटा मैला फ्याँक्ने जग्गा छैन है मानिसहरूले जतासुकै फोहोर फ्याँकिदिएको हुन्छ है मैला फोहोर सडककै छेउमा है या नालीमा है या तपाईँको घरबाट खिड्कीबाट फ्याँक्ने पनि चलन छ है कतिपय है जुन चाहिँ चाहिँ सडकमा आएर नालीमा बस्छ है त्यो नाली अनि ब्लक हुन्छ नाली बन्द हुन्छ त्यही फोहोरले गर्दा त्यही फोहोरले बन्द भए पश्चात त्यो जुन चाहिँ बर्खामा बग्ने पानी सडकमा ओह्र्लिएर आउँछ सो त्यो पानीले सडको हालात एकदमै निचोड बनाइदिन्छ सो उसो त्यो फोहोरको व्यवस्था पनि राम्रो छैन है अनि अहिलेको युगको विशेष गरि भन्नुपर्दा अहिलेको युगको हाम्रो नानीहरू है एकदमै बिग्रिएर गएको छ उहाँहरूको व्यवहार उहाँको चालचलन है वहाँहरूको खोइ अब के भन्नुपर्ने है उहाँहरूको पहिरन वहाँहरूको कतिपय कुराहरू है विशेष गरि त हामीले सुन्नुमा आउँदा है कतिवटा एनजिओसहरूबाट पनि सुन्ने गर्छौँ है ड्रग्स लिने प्रथा है नानीले विशेष एउटा उहाँहरूको एउटा टिन एज भनिन्छ है त्यो एजमा चाहिँ उहाँहरू एकदमै बिग्रिएर गइरहेको हुन्छ है सो उहाँहरूले ड्रग्स कन्ज्युम गर्छ ड्रग्स लिने क्रम गर्छ त्यो एजमा चाहिँ विशेष त म उहाँहरूलाई सरासर दोष पनि दिन चाहान्नँ है त्यो उहाँहरूको समयले उहाँहरूको सङ्गतले गर्दाखेरि उहाँहरू बिग्रिएर गइरहेको हुन्छ है र त्यही ड्रग्सहरू लिँदा लिँदा है र उहाँहरूले कतिवटा कुरा गल्तीहरू गर्ने गर्छ है जुन कुरा चाहि क्राइम भएर जान्छ है एउटा कतिवटा दुषकर्मरू गर्छ उहाँहरूले है धेरै कुरा छ है उहाँहरूले कतिवटा कुरा कसैलाई पिट्ने कसैलाई के गर्ने कतिवटा डकैत गर्ने कतिवटा चोरी चकार गर्ने कामहरू बढेर जान्छ है सो उसो यत्ति धेरै प्रबल्म छ यति धेरै प्रबल्म छ कि अब कसरी चाहिँ हामी यो समस्याहरूबाट यो चुनौतिहरूबाट हामी निस्केर जाने है यसको लागि हाम्रा आउँदो दिनका है प्रशासननिक अब व्यक्तिहरूले पनि सोच्नु पर्ने कुरा हुन्छ र एकदम हाम्रा माथिल्लो स्तरमा रहने हाम्रा नेताहरूले पनि सोच्नुपर्ने कुरा रहन्छ है यस कुराहरूमा कसरी चाहिँ हामी सुधार ल्याँउन सकिन्छ र यो कुराहरूलाई कसरी हामी हाम्रो आउने भावी पिँढीलाई बचाउन सकिन्छ र विशेष पिउने पानीको समस्या कसरी हामीले समाधान गर्न सकिन्छ भनि हामीले सोच्नुपर्ने धेरै ठुलो चुनौती आएको छ